हेलो हजुर दिदी भन्नुहोस् न कुन चाहिँ तार भन्नुभयो होला है होइन दिदी तपाईँले कहिले लानुभएको कुन चाहिँ तारको चाहिँ कुरा गर्नुभएको त्यही त कहाँ कहाँबाट बोल्नुभएको भन्नुहोस् त ए कहिले लानुभएको थियो तार कुन चाहिँ तार लानुभएको थियो ए हो होइन तपाईँको नाम चाहिँ भन्नुहोस् त सरिता ए ए अस्ति लानुभएको रहेछ तपाईँले तपाईँको त्यो उयो आएको थियो नि होइन मिस्त्री आएको थियो नि मिस्त्रीले लगेको होला मलाई त होइन त्यो कम दामकै भनेर भनेको थियो त्यही हिसाबले मैले पठाइदिएँ मैले त्यो भाइलाई देखाइदिएकै हो राम्रो राम्रो छ अझै त्योहरू लानुहोस् भनेर ए होइन त्यो दाजुलाई पठाइदिनु होस् न म तपाईँको त्यो चेन्ज गरिदिई हाल्छु कि तपाईँले त्यसमा चाहिँ अलिकति पैसा थप्नुपर्छ होला हो त्यो अलिक सस्तो दामको लगेको रहेछ कि तपाईँलाई होइन राम्रो एङ्करको म दिइहाल्छु तार अन्त तपाईँले त्यसमा चाहिँ अलिकति पैसा चाहिँ थप थप्नुपर्छ के कति लाग्दोरहेछ म यो तार दिइहाल्छु नि मैले त्यो भाइलाई अस्ति नै भनेको थिएँ तारहरू यो अलिक उयो नै हो है भनेर नि अब तपाईँले के उ फ्रिजहरू उयो गर्नुभएको थियो होला तारमा त्यो भएर चाहिँ लोड थामेन अँ त्यो भएर तपाईँको त्यो लोड उयो भएको कि म तपाईँलाई होइन त्यो पठाइदिनु होस् न एक दिन म चेन्ज गरिदिई हाल्छु त्यो भाइलाई पठाइदिनु म चेन्ज गरिदिई हाल्छु त्यो ल ह पठाइदिनु न केही छैन केही छैन तपाईँलाई त्यो अरू अरू तपाईँहरूलाई कुनै उयोहरू चाहियो भने भन्नुहोस् न त भाइलाई लेखेर पठाइदिनु हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ लेखेर पठाइदिनु होस् हुन्छ हुन्छ हुन्छ हुन्छ